म पक्षी निरीक्षकहरूलाई चाहिँ के साज् सुझाउ दिन चाहन्छु भन्दाखेरि चाहिँ के टिप्स दिन चाहन्छु भन्दाखेरि चाहिँ है हाम्रो यता गाउँघरमा आएर है हाम्रो यता गाउँमा हाम्रो यो सानो गाउँ छ यसमा यो गाउँमा चाहिँ कोही पनि यस्तो निरीक्षकहरू नभएको कारणले नभएको अभावलो पक्षीहरूको चराचुरुङ्गीहरूको धेरै अवस्था खराब छ र म उनीहरूलाई आफूबाट रिक्वेस्ट गरेर चाहिँ यहाँ आउने हाम्रो गाउँमा आउने र हाम्रो यस गाउँमा बसिरहेको है चराचुरुङ्गीहरलाई चाहिँ हेर्ने विचार गर्ने अथवा केही केही गर्ने उनीहरूले जे गर्न सक्छ त्यस्तोहरू गर्ने केही नगरे भने पनि आएर चाहिँ अलिकति हेरचाह गरिदिने चाहिँ म एकदमै सुझाउ दिन चाहन्छु सुझाउ मिन्स सुझाउको मतलब यो होइन कि मैले यस्तो सुझाउ दिएको भनेर तर मैले चाहिँ भन्न खोजेको चाहिँ मेरो हाम्रो गाउँमा आएर चाहिँ पक्षीहरूलाई चराचुरुङ्गीहरूलाई हाम्रो गाउँको यो मैना रुप्पी गोपीहरू किसिम किसिमको चराचुरुङ्गीहरू छन् र उनीहरूलाई आएर हेरेर विचार गरेर गरिदिने म चाहिँ धेरै रिक्वेस्ट गर्दैछु र आएर विचार गरिदिनुहोस् म चाहिँ यति नै भन्छु निरीक्षकहरूलाई कि आएर विचार गरिदिनुहोस्